गुड मर्निङ्ग सर म केल्बिन बोलेको कि र म चाहिँ यता बिहारमा बस्छु होइन र म चाहिँ भेकेसनको लागि चाहिँ यता हिल्स एरियामा मैले चाहिँ सोचेको छु यता समर भेकेसनको लागि चाहिँ सो तपाईँबाट कुनै यस्तो प्लेसहरू छ है यसो सजेसनको लागि र त्यसमा चाहिँ अब ट्रान्सपोर्टेसनहरूको लागि चाहिँ अब के के तपाईँहरूबाट हामीले पाउन सक्छौँ ओ र यस्तो लाइक टुरिज्म एरियाहरू है ए हुन्छ हुन्छ हवस्